हेलो नमस्ते अँ अँ बडा खेती किसानको बारेमा सोध्यौ खेती किसान त यहाँ त के हुन्छ र मस्याम मकै कोदो यस्तै किसिमको हुन्छ अदुवा

हाम्रो यहाँ प्राय प्राय सबैले भनौँ अब प्राय ले गर्छ कतिले गर्दैन कोही आफ्नो आफ्नो ड्युटीमा गएको हुन्छ जान्छ कोही कता कोही गाई र सुँगुर यस्तै पाल्नेहरूले चाहिँ हामी चाहिँ गर्छौँ हामीहरू त अब बजारै लान्छौँ नि कालिम्पोङ लान्छौँ कालिम्पोङ लगेर बेच्छौँ अब बिक्री हुने हुन्छ नहुने त्यहीँ खरिदेहरूलाई जिम्मा दिइराख्छौँ राम्रै छ राम्रै हुँदैछ यतिबेला राम्रै छ अँ अँ हामी त अब अहिले अनि अब यस्तो छौँ अब नेपाली महिना बैशाख महिनामा मकैहरू छर्छौँ अब अक्टोबर नोभेम्बरमा हिउँदे उयो आलु खायो भने आलु रोप्छौँ अब मस्यामहरू रोप्यो भने यही हो सिजन यही महिना हो यस्तै खोर्सानीहरू अदुवा अदुवा मकैको सँगै नै हो रोपाइ चाहिँ अन्त त्यही अलिअलि अलैँचीहरू छ अब के गर्नु कोई अलिकति हुने उयोहरू सबै बाहिर हामी चाहिँ अब उहिले बाजे पुर्खाले गरिल्याएको त्यस्तै कामहरू गर्दैछौँ बस्दैछौँ हौ अँ